खै बुढा पाकाले त अब साह्रै खेलहरू खेलेको त खासै देखेको छुइनँ तै पनि कसै बेला अब गाउँतिर यसो फुटबलहरू अर्गनाइज गरेको बेलातिर एउटा भेटरेन सेटहरू राखेको हुन्छ म्याच राखेको हुन्छ त्यही टाइममा अलिकिति खेलेको उनीहरूको अलिकिति हँस्यौली खालको खेलहरू एउटा त्यस्तैहरू देखेको छु अन्त त्यही हो अब अलिकति म्यार म्याराथानहरू त्यही गेम्सहरू त्यस्तो खेलेको देखेको अन्त एउटा भयो खासै हाम्रो गाउँमा बुढोपाकाले खेल्ने गेम भनेको एउटा क्यारेमबोर्ड हो क्यारेमबोर्डहरू उनीहरूले मज्जाले यसो खेल्ने गर्छ र एउटा तास खेल्ने गर्छ